अन्ध विश्वास बारे मलाई के लाग्छ भने आजसम्म त प्राय जस्तो अन्धविश्वासमै बाँचिरहेका छौँ र हामीले बिमार हामी बिमार हुँदा फुकफाक गरेर जाती हुन्छौँ त्यो पनि अन्धविश्वास नै हो आजसम्म त अन्धविश्वासमै बाँचेर आइरहेका छौँ प्राय जस्तो मान्छेहरू अन्धविश्वासमै छन् अन्धविश्वासहरू के के हुन भने जब हामीले सिसा फुट्दा राम्रो भन्ने गर्छन् त्यो पनि अन्धविश्वास नै हुन् र हामी कतै जान आँट्दा जान लाग्दा बिरालोले बाटो काटेमा हामीले एउटा ढुङ्गालाई खुट्टाले हानेर एकछिन रोकेर हामी त्यो बाटो हिँड्न थाल्छौँ र जब घरमा दुध पकाउँदा दुध पोखिन्छ र राम्रो भन्ने गर्छन् त्यो पनि एउटा अन्धविश्वास नै हुन् र हामीले धेरै कुरामा अन्धविश्वास गर्छौँ र कति त अन्धविश्वासमै पनि भइरहेका छौँ र मानिसहरूले यी समस्याहरूसित जुझ्नु पर्छ कोही बेला हिँड्दा हिँड्दै बाटोमा बिरालोले बाटो काटे एकछिन रोकेर कि त अर्कै बाटो भएर कि मान्छे कोही क्र गइसकेर मात्रै हामीले हिँड्ने गर्छौँ यसरी नै समस्याहरूसित जुझ्नु पर्छ